मलाई चाहिँ अब प्रायः जस्तो अब इन्सट्रुमेन्टहरू भन्दा चाहिँ अब त्यही हो गिटार मादल त्यहाँको अब बाँसुरी बजेकोहरू एकदम मिठो लाग्छ अन्त त्यस्तो खाले गीत गर्न एकदम मन पर्छ मजा आउँछ त्यो गीतहरू पनि यस्तो गिटार छ भने बजाएको छ भने गिटार बजाउँदै छ भने एकदम सुनसानमा एकान्तमा बजाउँदै एक्लै गीत गाउनु कि नभए साथीहरू छ हरे त्यसरी गीत गाउनु गीत गाउँदाखेरि अर्कै भाइभ हुन्छ अर्कै मजा आउँछ त्यहाँदेखिको अब त्यतिकै बाँसुरीको धुन त्यो प्रायः जसो अब एकदम पिस खाले अब एकदम शान्ति हो त्यस्तो खाले लागिदिन्छ अन्त मादलहरू बजाउँदाखेरि चाहिँ म बजाउँछु कम्ती मादल गिटार बाँसुरी चाहिँ त्यस्तो आउँदैन त्यहाँदेखिको अब गिट मादलहरू बजाउँदाखेरि चाहिँ एकदम नेपाली जातिलाई हल्का छोएको जस्तो लाग्छ मादलले चाहिँ अन्त त्यतिकै रमाइलो लाग्छ अब मादल काहीँ बज्दैछ भने पनि अब जाऊँ जाऊँ जस्तो लाग्छ अन्त रमाइलो एकदम गीत गाउनु ओर्नु मजा आउँछ मादलमा सबैजना एक साथ गीत गाउँदा चाहिँ एकदम राम्रो सुन्छ मादलतिर चाहिँ